विशेष गरेर है मलाई मनपरेको पुस्तक चाहिँ आमा है रसियन लेखक मेक्सिम गोर्कीले त्यो किताब लेख्नु भएको तर त्यो किताबलाई है नेपालीमा पनि अब अनुवाद गरेको छ सुरुमा चाहिँ यो नेपालबाट अनुवाद गरेको थियो त्यो मैले पढेको थिएँ र अहिले भर्खरै मात्र है लालीगुराँसको प्रकाशनमा फेरि यो पुस्तक नेपालीमा अनुवाद गरिएको छ र यो किताब पनि मैले किनेको छु र मैले पढेँ यो किताब मलाई अत्यन्तै है मनपर्छ र म बारम्बार यो किताब पढिरहन्छु है यसको नायक पाबेल र पाबेललाई कसरी है अब रातदिन है मिटिङ त्यो घरमा मिटिङ गर्दा गर्दा एउटा नपढेकी एउटा है मजदुरकी आमा पाबेलको आमामा पनि त्यो कसरी एउटा राजनैतिक एउटा त्यहाँनिर चेतना के रे जागेको हुन्छ है र उसले पनि एकदम त्यहाँ चासो देखाएको है त्यो एकदमै मलाई मनपर्छ त्यो पात्रहरू र यो आमा पिक्चर है यसलाई चलचित्रमा नेपाली चलचित्र कसैले बनाए त हुने भन्ने चाहिँ अब मलाई पनि एउटा इच्छा छ यसलाई अझै पिक्चरमा हेर्नु पाए कति राम्रो हुने थियो भन्ने मलाई चाहना छ है जसरी नेपाली यो के हरे बायोग्राफीमा लेखिएको के रे जुन चाहिँ एउटा छ धेरै अब पिक्चरहरू बनिएको छ के रे कथामा है त्यस्तै अब मलाई पनि यो आमा बारे पनि नेपाली चलचित्र बनिए हुन्थ्यो भन्ने चाहिँ त्यो हेर्ने चाहिँ एकदमै रहर छ